हातमा तेल लगाएर आगोमा हात सेकाइ अनि टाउकामा राखी तातो बनाएर सेकाए अनि टाउकामा पट्टी बाँधी अनि भिक्स स्रपहरू प्रयोग गरे टाउको दुखेको निको हुनेछ